हेलो भाइ मैले ओला बुक गरेको थियो पर इस्ट मेन रोडसम्म जानुको लागि तिमीसँग क्यासमा पेमेन्ट हुन्छ अनि तिमीसँग चेन्जेस मनीहरू हुन्छ